हुनु चाहिँ अब हरेकले नै घरमा फुल रोप्नु मनपराउँछन् अनि घरमा फुलहरू छ भने यसो घर पनि सुन्दर घर पनि सुन्दर लुक्स आउने है अनि मान्छेहरू बाहिरबाट आउँदा नि यसो उहाँहरूलाई यसो टाइमपास पनि हेर्ने फुलहरू हेर्ने है र मलाई लाग्छ अब सायदै संसारमा प्रायः नै यो फुल नपराउने मान्छेहरू त छैनन् होला हामी सबैले नै फुल मनपराउँछौँ अनि घरमा रोप्ने पनि कुरा गर्छौँ कतिले त ठुल्ठुलो आफ्नो त्यो गार्डनको मतलब गार्डन ब्लक बनाएर अथवा त्यो फुललाई ठुलो स्केलमा रोपेर एउटा सोको लागि पनि राख्छन् अनि कतिले यो फुलकै व्यवसाय गरेर पनि जीविका चलाइरहेछन् अनि मलाई पनि फुल रोप्नु चाहिँ मनपर्छ घरमा फुलहरू छ भने चाहिँ यसो मनै खुसी हुन्छ उज्यालो हुन्छ अन्तखेरि जुन चाहिँ यो फुलहरू छ है हुन् त यसो फुलको विभिन्न त्यो फुलको विभिन्न त्यो प्र प्रजातिहरू छ है अन्त हामी चाहिँ के गर्छौँ भन्दाखेरि म चाहिँ के गर्छु भन्दाखेरि चाहिँ तपाईँको प्रायः चाहिँ बाहिरबाट म कहाँ कहाँतिर गएको समयमा यदि फुलहरू बिक्री गर्नराखेको छ भने चाहिँ त्यहाँबाट पनि म किनेर ल्याइहाल्छु घरमा अनि यो सिजन सिजनमा फुल्ने फुलहरू भइगयो अनि अरू प्लान्टहरू पनि भइगयो है अनि के हुन्छ भनेदेखि घरमा लिएर त्यसलाई रोप्ने हो त्यसलाई मलजल गर्ने हो पानीसानी समयमा हाल्ने हो अन्तखेरि त्यसरी नै फुल चाहिँ स्याहार्दै स्याहार्दै लाने हो अनि त्यसबाहेक किन्नु त किने पनि हुन्छ अनि कतिपय साथीभाइहरूको ठाउँमा गएको साथीहरू भेट भएको समयमा साथीभाइकोतिर राम्रो फुलहरू छ भने चाहिँ उहाँहरूबाट पनि यसो भनभान गरेर सानो भए पनि एउटा कटिङ् देऊ न भनेर पनि हामी त्यसरी घरमा ल्याएर फुल रोप्छौँ अहिलेसम्म रोप्दै आइरहेको छौँ अनि विशेष गरी यो सयपत्री समयको टाइममा अब यो फुल्ने समयमा एकदमै घरै उज्यालो हुन्छ के तपाईँको अहिले पनि मेरो घरमा थुप्रो प्रकारको फुल फुलहरू छ घरमा म पनि फुल मनपर्छ मेरो आमाले फुल स्याहार्नुहुन्छ मेरो श्रीमतीले स्याहार्नुहुन्छ अनि मलको कहिले कहिले अभाव हुन्छ तपाईँको यो फुल रोप्नुलाई चाहिँ अनि कतिले त प्रायःले जङ्गली मलको प्रयोग गर्नु पनि ग गरेको छ तर हामीसँग चाहिँ अब प्रयाप्त मल नभएर समयमा चाहिँ हामीले कसैकोबाट अरूबाट गाईको मल किनेर ल्याएर पनि फुलमा प्रयोग गर्छौँ अनि त्यही मलहरू हालेर चाहिँ फुलहरू रोप्ने गर्छौँ